यस् दा ए हजुर अस्ति तपाईँले त्यो नटबल्ट पठाइदिनु भएको थियो नि हौ त्यो त राम्रो रहेछ हौ त्यो हजुर त्यो अस्ति उताबाट हालेको थियो कि त्यो गेरिजको त्यो त खोइ छैन खत्तम स्लिप भइहालेर लुँडेर यो चाहिँ राम्रै दिनु भएछ तपाईँले हजुर टिभिएसको दिनु भएछन् त हजुर हजुर हजुर छैन नि हौ त्यो अस्ति त लुँडेर लुँडेर नटै यो टिभिएसको चाहिँ राम्रै हुँदोरहेछ अनि हजुर